हामी ग्रामीण क्षेत्रका बासिन्दा भएका कारण हाम्रा वरिपरि यस्तो कुनै पनि पशु डाक्टरहरू अथवा पशु चिकित्सक अथवा पशु विशेषज्ञ डाक्टर अथवा यस्ता कुनै पनि हस्पिटलहरू छैन र बेला बेलामा कुनै पनि हैजाहरू रोगहरू लागेको बेलामा शहरबाट डाक्टरहरू आएर इन्जेकसनहरू दिने गर्छ र मैले सुनेको जानेको भनेको गाईहरू भयो भैँसीहरू जब उनीहरू ब्याउने बेलामा ब्याउन नसक्ने अवस्थामा भएको बेला चाहिँ टाढाबाट भए पनि डाक्टरहरूलाई बोलाएर उनलाई मदत गर्ने गर्ने गरेको चाहिँ मैले देखेको छु र पशुको स्वास्थ्यमा खर्च भन्न पर्दाखेरि हामी ग्रामीण क्षेत्रका बासिन्दा भएको कारण डाक्टरलाई टाढोबाट ल्याउनु पर्ने हुनाले यातायातको खर्च दवाई पानीको खर्च र पशुलाई लाग्ने दवाई पानी डाक्टरलाई दिने फिस गरेर धेरै नै खर्च हुन्छ